हेलो यो साइबर इन्फेटिभ हो दाजु हिजो त्यहाँबाट ल्यापटप लगेको थिएँ कि यत्ति घिनलाग्दो थियो कि यत्ति घिनलाग्दो घरमा लानसाथ अन गरेको त छैन झन्डै दस मिनट जस्तो त अन हुनमै लाग्यो हो त्यहाँदेखि किबोड टाइप गरेको कतिवटा बटन त कामै गर्दैन रहेछ अर्को कुरा फेरि त्यहाँ एउटा टी कि एफ भन्ने त बटन आफै थिचिएको थिचिएकै छ एउटा फोल्डर खोल्नु कत्ति टाइम लाग्दोरहेछ होइन तपाईँले त भनेको थियो के भन्छ फोर जिबी रेम छ भनेर भित्र हेर्दा त टु जिबी मात्रै रेम रहेछ त अन्त तपाईँले डल्लै पो जोत्नुभएछ त अन्त प्रोसेसर मैले के भन्छ कोर आई फाइब भनेको थिएँ तपाईँले कोर आई थ्री दिनुभएछ होइन यत्रो पैसा दिएको अब त्यो पैसा त्यसै त आएको होइन नि दाजु न कति मुस्किलले कमाएर दिएको ल्याएको हुन्छ अन्त अब जे दाम दिएको छ त्यसरी त सामान पनि पाउनुपऱ्यो नि यसरी ठग्नु त भएन नि हो कि होइन भन्नुहोस् त अन्त घरकाहरूले पनि कराएको कराएकै छ किन त्यो दोकानबाट लिइस् त्यो ठगुवा मान्छे अरे त्यसबाट लिनु नै हुँदैन भन्दैछ नि त मलाई पनि कस्तो नराम्रो लाग्दैछ अन्त मलाई त कि त पैसा फर्काउनुहोस् कि त त्यो अब सा त्यो सामान साटेर मलाई जत्तिसक्दो राम्रोभन्दा राम्रो त्यो ल्यापटप दिनुहोस् अब नेक्स्ट टाइम त म कहिले पनि आउँदिनँ तपाईँको दोकानमा ठिक छ त्यहाँदेखि म सबैलाई भड्काइदिन्छु तपाईँको दोकानको बारेमा